हेलो गुड आफ्टरनुन सर ए सुन्नु नि म ता एनबियूबाट रिसर्चको स्कोलर बोलेको कि अनि ए एकच्वली मलाई चाहिँ जलपाइगढीमा भा चिया बगानको भूमिकाहरूको विषयमा अलिकति विश्लेषण चाहिएको थियो हौ अनि मैले चाहिँ त्यही काम गर्ने एउटा साथीकोबाट चाहिँ तपाईँको नम्बर पाएँ नि त हजुर ए मेरो चाहिँ टी प्लान्टेसनमा हो अँ मतलब डुवर्स एरियामा चाहिँ नर्थ इस्ट साइडमा जुन त्यो प्लान्टेसनको विश्लेषण हो मेरो चाहिँ टपिक

ए म यता जलपाइगढीकै पऱ्यो

म यो बानरहाट चिया बगान हजुर हजुर हजुर हजुर हजुर

हजुर अँ यो विषयमा त भेटेरै तपाईँ हजुर अँ मलाई अलिकति खालि अहिले डाटा दिनुहोस् न मतलब कि त्यो चिया बगानमा जब त्यो कलम लगाउँछ नि त्यो कलम चाहिँ क कुन चाहिँ महिनाको बिचमा लगाउँछ त्यो मैले सुनेको थिएँ डिसेम्बरतिर चाहिँ कलम लगाउने काम गर्छ हरे हो अन्त

अँ ए त्यसो भए त यही गरौँ न त सर तपाईँसँग भेटेरै नै बात गरौँ न त कालचिनी कहिले हुन्छ म आउँछु हो

ए हुन्छ सर हुन्छ सर हुन्छ हुन्छ सर हुन्छ थ्याङ्क यू